आफ्नो क्षेत्रमा अब जमिन बिक्री गर्नु या किन्नु अब धेरै समस्या हुन्छ किनकि अब ट्राइबेलको जमिन ट्राइबेललाई बेच्नुपर्यो अन्त फेरि अब वेस्ट जमिन अब अब रेजिस्टार गर्नुपर्यो अन्त अब कुनै दलालसँग किन्दाखेरि अब त्यो एउटै दलालले त्यो एउटै जमिनले अब दुई तिनजानालाई बिक्री गरेको हुन्छ त्यसैले अब धेरै समस्या हुन्छ